मलाई चाहिँ अब घुम्नु जाँदा चाहिँ होइन घुम्नु जानु चाहिँ फिलहाल चाहिँ मलाई चाहिँ एक त समुन्द्रमा जानु छ हो म पहिला गएको तर पनि अब अहिले चाहिँ मलाई चाहिँ अब समुद्र र धार्मिक स्थलमा अब दामी दामी ठुलो ठुलो हिस्टोरिक अब मन्दिरहरूमा चाहिँ एकपल्ट फेरि अब भिजिट गर्नु मन छ हो वान्स इन अ लाइफ अब अहिले फिलहाल चाहिँ अब त्यो हेक्टिक लाइफबाट चाहिँ छोडेर चाहिँ अब बिचमा गएर समुद्रमा गएर चाहिँ अब एक मज्जाले त्यहाँनिर चाहिँ अब त्यहाँको एक्सपिरियन्स फेरि रिगेन गर्नु छ हो अनि मन्दिरहरूमा गएर चाहिँ आफू अब हुन्छ नि अब एकदमै पिस भएर चाहिँ शान्ति भएर चाहिँ अब एकछिनको लागि चाहिँ अब बस्नु मन छ मलाई चाहिँ